मैले मेरो अर्डरको लागि भुक्तानी सफल भएको छ कि छैन बुझ्न सकिरहेको छुइन तपाईँहरूले कृपया हजुरहरूको आफ्नो एप वा वेबसाइटबाट भुक्तानी भएको छ या छैन त्यो जानकारी दिन सक्नुहुन्छ